हलो तपाईँ गीता आन्टी बोल्नु भएको हो तपाईँको फुलको नर्सरी छ भनेको सुनेको थिएँ तपाईँ फुलहरू बेच्नुहुन्छ भनेर सुनेको थिएँ नि हजुर तपाईँकोमा अब फुलको भेराइटिजहरू कुन कुन होला हजुर होइन मलाई प्लान्ट पनि लिनु थियो अनि अब सिजन फुल पनि लिनु थियो सिजन फुलहरू पनि छ तपाईँकोमा अन्त फुलको अब तपाईँ सिजन फुलको चाहिँ अब कसरी गोटाहरू छ हौ प्लान्टहरू ट्वेन्टी रुपिज एउटा प्लान्टको अलिकति कम्तीहरू हुनुसक्छ होला मलाई भक्कु नै लिनु थियो नि त कि ए हुन्छ त्यसो भए तपाईँको घर कहाँ होला सुपर मार्केट छेउमा त्यसो भए म तपाईँलाई एकदिन आएर भेट्छु कि त्यो दिन म तपाईँलाई कल गरिकन भन्छु मलाई यो यो प्लान्ट चाहिएको छ भनेर अन्त तपाईँ त्यो ल्याइदिनुहोस् अन्त ए हुन्छ अनि मलाई रेट पनि अलिकति सबैको उयो गरेर चाहिँ मलाई अलिकति डिस्काउन्ट पनि गरिदिनुहोस् ल हजुर अन्त तपाईँकोमा के भन्छ यो गोदावरीहरू सयपत्रीहरूको पनि प्लान्ट छ होला बिरुवाहरू बिरुवा नभए बिजन भए पनि हुन्छ तपाईँकोमा छ होला अन्त तपाईँकोमा धुप्पी अन्त अरू पनि प्लान्टहरू मनी प्लान्टहरूको पनि छ तपाईँकोमा अन्त त्यो गोदावरी अन्त त्यो सयपत्रीहरूको चाहिँ प्राइसहरू कति कति होला तपाईँकोमा ए अँ अन्त धुप्पीहरूको चाहिँ तपाईँको पर पिस चाहिँ कति पर्छ होला धुप्पीहरूको चाहिँ पर पिस तपाईँको कति पर्छ होला ट्वेन्टी ट्वेन्टीहरू पर्छ ए होइन मलाई धुप्पी पनि चाहिएको थियो कि अन्त तपा धुप्पी अन्त गोदावरी अन्त सिजन फुल अनि सयपत्रीको चाहिँ मलाई लिनु छ कि त्यसको चाहिँ तपाईँ मलाई प्राइस मिलाएर मलाई भनिदिनुहोस् न ल ए हुन्छ हुन्छ थ्याङ्क यू